गोपाल दाजु तपाईँले अस्ति त्यो मैले लगाएको टी सर्ट सोध्नुहुँदै थियो नि कपडा पनि राम्रो रहेछ कहाँ लगाइस् कलर पनि राम्रो रहेछ भनेर कि सोध्नुहुँदै थियो होइन त्यो मैले यहाँ विशाल मेघा मार्टबाट किनेको थिएँ स्प्लासबाट होइन राम्रो क्वालिटीकै रहेछ मैले धोएँ पनि त्यसलाई एक दुईचोटि धुँदाखेरि पनि त्यो तन्किएको पनि छैन रङ पनि जाँदैन कपडा पनि मजाको अब तपाईँले सोध्नुहुँदै थियो लिने जस्तो कुरा गरेर अँ तपाईँ पनि लिनुहुन्छ भने आउनु होस् न सँगै जाउँ म पनि अझै एउटा लिन्छु राम्रो रहेछ छनु चाहिँ क्वालिटी ल